हेलो हजुर ए नमस्कार मामा हजुर मामा हजुर हजुर मामा ए हजुर आजै आउनु हुँदैछ मामा ए हुन्छ अन्त आउनुहोस न म पनि बजारतिरै निस्किँदैछु हो म पनि गाँउको गाडी गाँउको गाडीमा चढिसकेको छु र अहिले चाहिँ कालिम्पोङमा चाहिँ आजसम्म चाहिँ अब दुई हाट भइसक्यो लागेको बिहिबारे हाट र त्यहाँ चाहिँ सबै प्रकारको बस्तीबाट साग सब्जीहरू मकैको चमालहरू है गुन् तपाईँले भन्नु हुँदैथियो नि गुन्द्रुक कोदोको पिठो ताँबा अनि ताँबाको अचार अनि सेलरोटी अनि विभिन्न प्रकारको फुलहरू पनि पाइन्छ र त्यो बाहेक चाहिँ अरू अब घरमा यसो डेकोरेसन गर्नुको निम्ति चाहिँ है बाँसले बनिएको तपाईँले कप ट्रे है अन्त पेन नाङ्लो सबै कुरा तपाईँले हेर्न सक्नुहुन्छ नि मामा आउनुहोस् न हजुर बस्ती बस्तीबाट मान्छेहरूले अब आफू आफूले अब निकालीकन उहाँहरूले अब त्यहाँ सेल गर्नुहुन्छ आजको दिन चाहिँ र खाने कुराहरू पनि एकदम आज चाहिँ है ताजा पाउने गर्छ अब त्यति बेला नै वहाँहरूले बनाउँदै दिनुहुन्छ जस्तै सेलरोटीहरू है कोदोको पिठोको आइटमहरू पनि किनेमाहरू पनि पाउनुहुन्छ सिस्नुको फुलहरू पनि पाउनुहुन्छ सबै प्रकारको चिजहरू पाउँछ नि मामा ए हुन्छ हुन्छ मामा पाउनुहुन्छ नि गुन्द्रुक मह मह चाकैसँगै भए पनि पाउँछ नत्र भए अब छानेको पनि पाउनुहुन्छ नी लानुहोस् न हजुर हजुर

हजुर हजुर ए हुन्छ मामा हुन्छ हुन्छ हुन्छ भेटौँ न भरे हुन्छ हुन्छ